कामभन्दा अब बाहिर अब मेरो अब सोख रुचि त अब त्यहीँ हो अब घुम्नु फर्स्ट अफ अल त घुम्नु अब घुम्नु पनि हेरिहेरि हुन्छ मलाई त खोलानालाहरू मनपर्छ एकदमै मजाको कमान बस्तीहरू घुमेर त्यहाँको अब खानाहरू खाएर बस्ती घुमेर खानाहरू खाएर अब अरू जग्गाहहरू मनपर्छ साइक्लिङ गर्नु मनपर्छ साइक्लिङ गर्दै जानु अब त्यहाँदेखि गिटार बजाउनु मनपर्छ गिटार बजाउँछु घुम्छु ब्याग बोकेर ब्यागमा सल सबै सामानहरू आफूई चाहेको बोकेर ट्रेकिङहरू गएर बेला बेलामा त अब निकै टाढा पनि गइहुन्छ स्विमिङ फर्स्ट अफ अल त स्विमिङ गर्नु मनपर्छ स्विमिङ गर्छु त्यहाँदेखि अब भिन्न भिन्न मलाई चाहिँ चैँ नयाँ नयाँ जग्गा एक्सप्लोरहरू अब मजा मजाको जगाहहरू घुम्दै घुम्दै घुम्दै घुम्दै त्यही हो अब रुचि रुचि अब मनपरेको कुराहरू अब त्यही हो घुम्नुसुम्नु बाहिरतिर फेमेलीसँग मेन चैँ फ्यामेलीसँग टाइम स्पेन्ड गर्नु मेरो छोरीलाई अब नयाँ नयाँ कुराहरू सिकाउनु किनभने आजकलको नानीहरू हामी त बजारमा बस्छ कमान बस्तीहरू केही देखेको छैन राम्रो सँगले नानीलाई नयाँ नयाँ चिजहरू देखाउनु यो यस्तो हो यो यस्तो हो खोलाहरू देखाउनु रिभर ऱ्याफ्टिङहरू गराउनु अब त्यस्तै अब मजाले घुमफिर गरेर अब त्यही हो रुचि बेस्ट रुचि चाहिँ अब मलाई चाहिँ अब अरूहरू त्यही छ हर्स राइडिङ घोडा कुदाउनु मजा आउँछ जङ्गलतिर गएर अन्त मेन चाहिँ यो यो हाइक हाइकिङ बेस्ट हो हाइकिङ चाहिँ बिहान निस्क्यो घुम्यो बेलुका घर फर्क्यो बेस्ट हो हाइकिङ चाहिँ